ग्रामीण अनि सहरी क्षेत्रमा खेल खेल्नमा यस्ता हामी भिन्नता देख्छौँ र ग्रामीण क्षेत्रमा के भिन्नता देखिन्छ भन्दा ग्रामीण क्षेत्रमा अब धेरै मात्रामा अब हामी सं संसाधनको कमी देख्दछौँ र दुःखसुखहरूमा चलाइनु पर्ने हुन्छ र यसका साथै ग्रामीण क्षेत्रमा अब यसरी खेल्ने चौरहरू ठुल्ठुला हुन्छन् साथै यसैका तुलनामा सहरी क्षेत्रमा अब खेल खेल्दा अब सानोतिनो गल्लीहरूतिर खेल्नुपर्ने हुन्छ र यही नै मुख्य रूपमा यसका भिन्नताहरू हुन्